विशेष मेरो फास्टफुट दोकानमा चाहिँ अब मैले पकाएको खाना जस्तो अब खाना नभएर फासफुडमा खाना मतलब मोमो चौमिन अब यस्तैहरू छ अब योहरू चाहिँ मैले पकाएको खाना कस्टमरले धेरैभन्दा धेरै मन पराउँछ मेरोमा म मिठो बनाउँछु र मिठो बनाउँदाखेरि धेरै कस्टमरले अब मलाई सोध्छ कसरी बनाउनुभयो के लाएर बनाउनुभयो त्यो सबै कुरा मतलब सोधिखोजी हुँदाखेरि अब म कस्टमरहरूलाई मेरो अब जो कस्टमर छ ग्राहकहरू छ उहाँहरूलाई म अब मोमो बनाउने कसरी बनाउने रेसिपीहरू बारेमा सोध्छ अनि म चाहिँ अब मोमोको रेसिपी उहाँहरूलाई म यस्तो प्रकारले बताउँछु अब तपाईँले पहिला प्याजलाई सानो सानो पारेर किमा गर्नु पर्यो प्याज किमा गर्नु पर्यो अदुवा लाउनु पर्यो त्यसमा अदुवा कोरेसोमा कोरेर अदुवा लाउनु पर्यो त्यहाँबाट इस्कुस छ भने एकदम अति नै मिठो हुन्छ मोमो इस्कुस छ भने अब त्यसरी सोयाबिनको पनि हुन्छ मोमो हुन त तर त्यस्तो मतलब टेस्टी हुँदैन सोयाबिनको मतलब सुखा टाइपको मोमो हुन्छ र मान्छेले चाहिँ अब मोमोहरू विशेष खाँदाखेरि चाहिँ मान्छेले अलिकति जुसी टाइपको मतलब टोक्दाखेरि चाहिँ अलिकति जुस रस निक्लिने खालको मोमो हुनुपर्छ त्यस्तो मोमो बनाउनुको निम्ति चाहिँ अब हामीले विशेष इस्कुसलाई सानो सानो किमा गरेर त्यसको एकदमै बेसी मात्रामा पानी हुन्छ त्यो पानीलाई पुरा निचोरेर ड्राई गरेर त्यसमा प्याजहरू किमा गरेर त्यहाँबाट अदुवालाई कोरेसोमा कोरेर हालेर त्यहाँबाट चाहिँ एकदमै तेल लाएर सबै मिक्सिङ गरेर हुचिङहरू भयो यी सबै लाएर चाहिँ अब त्यो प्रकारले चाहिँ अब बनाउनु पर्छ त्यो मोमो चाहिँ एकदमै स्वादिलो हुन्छ र म विशेष अब कस्टमरले सोध्यो भने चाहिँ म यही प्रकारले नै रेसिपीहरू बताउँछु मोमोको भयो चौमिनमा जस्तो गाजरहरू चाहिन्छ चौमिन बनाउँदाखेरि अनि मोमो खाँदाखेरि विशेष अचारमाथि भरोसा गर्छ मोमो अचारमा पनि भेजिटेबल मोमो छ भने हामीले अब जस्तो तिलको अचार भयो फर्सीको बियाँको अचारहरू भयो योहरूसँग दिनु सक्यौँ भने एकदमै मोमो भेज मोमो टेस्टी हुन्छ भेज मोमो खाँदा टेस्टी लाग्छ र रेसिपीको बारेमा म कस्टमरलाई त्यही भन्छु अब तपाईँले प्याज काट्नु पर्यो विशेष किमा बनाउनुको लागि जस्तो अब इस्कुस लौकाको पनि हुन्छ अब धेरै किसिमको त्यसलाई सानो सानो गरेर किमा गर्यो त्यसको बादमा तेल लायो नुन लायो हुचिङ लायो अजिनामटो भन्छ त्यो सबै लाएर चाहिँ मिक्सिङ गरेर चाहिँ र मोमोको किमाहरू तयारी गरिन्छ त्यसरी अब चौमिनको रेसिपीमा गाजर क्याप्सिकमहरू सिम्ला मिर्च भन्छ सिम्ला मिर्चहरू भयो त्यहाँबाट बन्दकोपी छ भने बन्दकोपी अब एकदम र भेजिटेबल्सहरू लाउनु पर्यो र सागसब्जी काँचो सागसब्जी लाएर चाहिँ अब चौमिन बनाइन्छ र त्यो प्रकारले नै म कस्टमरलाई रेसिपीहरू बताउँछु जस्तो अब सुँगुरको मोमोहरू बनाउँदाखेरि त्यही अब त्यसको रेसिपी त्यस्तै छ रेसिपी चाहिँ सुँगुरको मोमोको रेसिपी चाहिँ कस्टमरलाई म कसरी बताउँछु भन्दा सुँगुरको मासुलाई चाहिँ विशेष फलमासु कम गरेर बोसो बे फ्याट बेसी हालेर बोसो अलिकति बेसी लगाएर चाहिँ किमा गर्यो किमा गरेर मसिनो किमा गरिसक्यो त्यसमा सोया ससहरू हाल्नु पर्यो त्यहाँबाट अदुवा कम मात्रामा सुँगुरको मासुमा अदुवा त्यति उयो हुँदैन कम अदुवा त्यहाँबाट हुचिङ नुन लाएर त्यसलाई तेल पनि एकदमै कम्ती किनभने अलरेडी फ्याट हुन्छ सुँगुर सुँगुरको मोमोमा सुँगुरको मासुमा त्यसले गर्दा सुँगुरको मासुमा सुँगुरको मासुको मोमो अगर हामीले बनाउनु पर्यो भने चाहिँ एकदमै तेल कम गरेर त्यो प्रकारले चाहिँ हामी बनाउनु पर्छ भनेर चाहिँ अब कस्टमरलाई रेसिपीहरू म त्यही प्रकारले अब सेयर गर्छु